म कुनै कार्यशालामा गएको छुइनँ र मलाई खाना पकाउनु बहुतै म रुचि छु र मैले गाउँघरमा शुभ विवाहमा या त अथवा मरौमा मैले खाना बनाउनु सिकेको छु तर अझै पनि मैले धेरै धेरै चिजहरू बनाउनु मैले जानेको छुइनँ विशेष मैले मिस्टीहरू बनाउनु जानेको छुइनँ र मलाई मिस्टी बनाउनु बहुतै इच्छा छ र मिस्टी बनाउनु इच्छा छ अनि धेरै अझै कुरोहरू पनि सिक्नु मलाई बाँकी छ